नृत्यले मानिसहरूलाई स्वस्थ रहनु मद्दत गर्छ किनभने नृत्य गर्दाखेरि मानिसहरूले विभिन्न स्टेपरू गर्ने गर्छन् र त्यो स्टेपहरूमध्ये कति स्टेपहरू एक्ससाइज एक्ससाइजको पनि हुन्छन् र नृत्य गर्दाखेरि एउटा एक्ससाइज पनि हुन्छ र त्यही एक्ससाइज भएको कारणले मानिसहरूलाई स्वस्थ रहन नृत्यले मद्दत गर्छ

आफ् आफ्नो नृत्य प्रस्तुति गर्दाखेरि आफ्नो दर्शकको सामु आफ्नो कला नृत्य प्रस्तुति गर्दाखेरि नृत्यकार नृत्य गर्ने मानिस पनि धेरै खुसी हुन्छन् किनकि कुनै पनि कार्यक्रमहरू होस् वा त्यहाँ ग्रुप डान्सिङहरू गर्दाखेरि आफ्नो साथीभाइसँग सँगै स्टेज सेयर गर्नु पाउँदाखेरि धेरै खुसी हुन्छन् र नृत्य गर्दाखेरि एकदम फ्रिली नेगेटिभ माइन्डेट नगरिकन पोजेटिभ माइन्डमा गर्छन् र आफ्नो कला अरू दर्शकमाथि देखाउनु पाउँदाखेरि नृत्य गर्ने मानिसहरू धेरै खुसी हुन्छन्